बाइकमा चाहिँ म अब अब टाढो जग्गा चाहिँ गएको छुइनँ अब बा बाहिरतिर कतै पनि गएको छुइनँ तर अब यहाँ बजारहरू कालिम्पोङदेखि चाहिँ आफ्नो घर चाहिँ गएको अब तिस एकतिस किलोमिटर छ त्यहाँ घर पुग्नु अब ऊ यो के भन्छ अब बाइकमा चाहिँ मलाई अब कम्फोर्टेबल हुन्छ तर मलाई चलाउनु चाहिँ आउँदैन अब अरू कसैकोमा जाँदा गएको छु तर कम्फोर्टेबल वाला छ अन्त त्यति नै